थुप्रै छ अब यस्तो तपाईँको जग्गाहरू त है कालिम्पोङमा जस्तो कि दामसाङ गढी भयो दुर्पिनहरू भयो है दुर्पिन चाहिँ तपाईँको एउटा गुम्बा छ त्यो दुर्पिन गुम्बामा चाहिँ है त्यो चाहिँ अब जस्तो कि अब त्यो त जहिले तहिले पनि ओपनै हुन्छ त्यो दुर्पिन गुम्बा चाहिँ है त्यो दामसाङ गढी पनि जहिले नै ओपनै हुन्छ है जस्तो कि जो जाँदा पनि हुन्छ त्यहाँ चाहिँ तपाईँको